एज कम्पेयर टू अदर स्टेट्स डिस्ट्रिक्ट रिजन अब दार्जिलिङको चाहिँ के छ भन्दा चाहिँ अब भन्दा चाहिँ अब दार्जिलिङको उयो अब नेपाली चाहिँ अब अरू सिक्किम भयो तपाईँको कालिम्पोङ खरसाङ जति पनि अरू डिस्ट्रिक्टहरू छ अरू आफ्नो आफ्नो जग्गाहरू छ एकदमै डिफरेन्ट छ किनभने अब दार्जिलिङलाई चाहिँ अब वेस्टर्नाइजेसनको पुरा इन्फ्लुएन्स छ अनि तपाईँ अब दार्जिलिङमा चाहिँ अब त्यो प्युर नेपाली जस्तै अब अरू नेपालको नेपाली त्यो अनिहरू भन्दै बोल्नेहरू त्यस्तो त्यस्तो चाहिँ तपाईँले अब एकदमै कम्ती मात्रामा भेट्न सक्नुहुन्छ हाम्रो दार्जिलिङको चाहिँ अब मसिनो भाइ बहिनीहरू चाहिँ के छ भन्दा चाहिँ अब उनीहरू चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ अब पुरै अब कोरियन ड्रामाहरू पट्टि पूरा इन्फ्लुएन्स छ तिनीहरू अन अन्त अब तपाईँले अब त्यो शुद्ध नेपाली चाहिँ अब तपाईँले अब उहिलेको बुढा पाकाहरू जो चाहिँ अब यता पएट्री क्षेत्रमा पसेको छ उनीहरूकोबाट मात्रै उनीहरूको मुखबाट मात्रै सुन्नु सक्नुहुन्छ किनभने अब दार्जिलिङ चाहिँ अब यस्तो जग्गा हो जो चाहिँ अब अब भन्नु पर्दा चाहिँ अब उनीहरूको अब रहन सहन एकदमै अरूकोभन्दा डिफरेन्ट छ अब अब लुगादेखिको भयो अब खानु लाउनु एकदमै अब खानु कोरियनले जस्तो खान्छ लाउनुहरू पनि त्यही हो को प्रायः अब त्यो दौरा सुरूवालहरू चाहिँ अब एकदमै अब स्पेसिफिक अब कल्चरको प्रोग्राम हुँदाफेरि खाली त्यसरी लाउँछ नभए चाहिँ प्रायः अब त्यही अब वेस्टर्नाइजेसन अब यता अब इन्डियाको जस्तो पनि होइन तर बाहिर अब अरू फरेन कन्ट्रिज लाइक अब कोरियन अब चाइनाजहरूको भयो अब त्यस्तो त्यस्तो लगाएको देख्न सक्नुहुन्छ तपाईँले चाहिँ अनि बोल्ने एक्सेन्टमा चाहिँ अब प्रायः त दार्जिलिङमा अब इङ्लिस् स्कुलहरू पुरा मेक्सिमम लेभेलमा पुरा हाई छ अनि अहिले चाहिँ के छ भने चाहिँ अहिलेको ट्रेन्डिङ चाहिँ के छ भने प्रायः अब गभर्मेन्ट स्कुलमा पढ्ने चाहिँ तपाईँले एकदमै कम्ती भेट्न सक्नुहुन्छ अब गाउँघरको स्कुमा चाहिँ एकदमै जो अब फाइनेन्सिएली एकदमै तल छ उनीहरूले मात्रै अब गभर्मेन्ट स्कुलमा पढाउँछ नभए चाहिँ अब दार्जिलिङ मेन सिटी मेन टाउनमै राखेर नानीहरू अब रेन्टमा राखेर पढाउँछ प प्यारेन्टसहरूले किनभने अब स्कुलहरूमा चाहिँ दार्जिलिङ चाहिँ अब एकदमै अब अरू रिजनभन्दा चाहिँ एकदमै राम्रो छ भन्छ पहिलादेखिको चल्दै आएको हो अनि अब मेन त अब त्यही इङ्लिस् स्कुलले नै अब इन्फ्लुएन्स भएको हो